गाम्रो गाउँ गाउँमा ढाड दुख्ने समस्या जाती पार्न प्रयोग गर्ने केही घरेलु उपचार भन्नु पर्दा विशेष गरेर धामी झाँक्री लगाएर झारफुक गरेर जाती पार्ने गर्छ अनि लेपहरू लगाउने गर्छन् साथै गरम पानी तथा हट वाटर ब्याग लगाएर दुख्ने ठाउँमा राख्ने गर्छन्